हेलो

हेलो अँ छिरिङ मिस बोल्नुभएको है ए आवाज राम्रो आएन नि त कि अन्त ए मिस सुन्नुहोस् न हामीलाई क्या त्यो स्कुलमा नि फिफ्टिन अगस्तको यो अब यो पालिको सेलिब्रेसनको लागि हामीलाई प्रिन्सिपलले तपाईँहरूले प्रिपेर गर्नुहोस् भनेर भन्दै थियो नि त कि मिस अन्त यो पालि हामीहरू कसरी गरौँ होला हौ हाम्रो नानीहरूलाई खै के गराउँदा राम्रो हुन्छ होला हौ मिस

हजुर हजुर

हजुर होइन त्यो त भयो कि अन्त एउटा ड्रिल पनि राख्नुपर्छ होला हौ मिस राम्रो एट नाइनको क्या हो एट नाइन बेस्ट दिनुपर्छ नि ताकि हाम्रो स्कुलले एउटा सानो प्राइज पनि लिन सकोस् भनेर के हामीले त्यस्तो उसमा चाहिँ त्यो कुरालाई पनि ध्यानमा राखेर चाहिँ ड्रिल पनि एउटा राम्रो गराउनुपर्छ हौ मिस अन्त अन्त अन्त मार्चपास्ट चाहिँ मिस क्या अलिक ठुलो क्लासलाई गराउँ होला हौ जस्तो टेन इलेभेनहरूलाई क्या

हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यो आब स्कुलमा पनि सानो त प्रोग्राम त हुन्छ हौ हुन्छ फ्लेग होस्टिङको भयो अब सानो स्कुलमा पनि छ हो अन्त तल लेबोङको लागि चाहिँ हामीले त्यही प्लानहरू गरौँ न कि अन्त मिस अब तपाईँ र म त यहाँ अब फोनमा अहिले बात गर्दैछौँ अन्त हामी क्या भोलि स्कुलमा पनि अरू मिसहरूसँग पनि यसो सल्लाह गरौँ सरहरूसँग पनि यसो सल्लाह गरौँ हो हजुर हजुर हजुर मिस त्यही त भोलि चाहिँ अब स्कुलमा अरू भोलि त होइन अब मनडे हामीले चाहिँ स्कुलमा सोधौँ न कि सोधेर चाहिँ अनि के कसो हुन्छ हामी त्यहाँदेखिको अझै राम्रो अझै के गर्न सकिन्छ त्यो कुराहरूमा सल्लाह गरौँ न ल मिस हुन्छ मिस हुन्छ मिस हजुर हुन्छ अहिले राखेँ ल सोमबार भेटेर बात गरौँ न ल